अँ हामीले घर बनाउँदाखेरि पैसा नपुगेर ऋण लिनुलाई लिनुको लागि कतितिर कुरा गरेका थियौँ र पनि नपाउँदाखेरि एकतिर यो बन्धन भन्ने एउटा उयेल्ले चाहिँ हामीलाई लोनकै हिसाबमा दिने भएर हाम्रो अवस्था राम्रो नभए पनि हामीले त्यो बन्धनबाट पैसा निकालेर ऋण लिएर घर बनाउँदाखेरि अलिअलि थैथाप गरेर त्यही पैसाले घर बनाएको हो